हाम्रो पुस्तादेखिको खानेकुरा चाहिँ अब पारिवारिक कुरा चाहिँ के हो भन्नुको कारण चाहिँ हामी एउटा उहिलेदेखिको बनाएर आएको सेलरोटी हो अब त्यो चाहिँ जेमा पनि चल्छ पूजाआजामा पनि मरौमा पनि बिहाबटुलमा पनि सेलरोटी नै बनाउने गरेको छ पूजामा पनि सेलरोटी नै बनाउने गरेको छ मरौमा पनि सेलरोटी नै बनाउने गरेको छ कुनै कारण कार्यहरू हुँदा पनि सेलरोटी नै बनाउने गरेको छ जेमा पनि सेलरोटी नै चल्छ हामी चाहिँ चामल भिजाउँछौँ त्यसलाई त्यसलाई कुट्छौँ ओखलीमा लगेर अनि त्यसलाई मरमसाला हालेर गरम मसालाहरू हाल्छौँ तेल हाल्छौँ त्यहाँबाट दुधहरू छ भने दुध हाल्छौँ चिनी हाल्छौँ त्यसलाई अन्त तेलमा तेल तताएर कराहीमा हालेर पकाउनुपर्छ दाउराको चुल्हामा राम्रो हुन्छ मजाले फुलिन्छ मिठो हुन्छ अन्त त्यस्तै उहिले हाम्रो सासूको सासूले पनि त्यस्तै सिकाउनुभएको थियो अरे हामीलाई त सासूले पनि त्यस्तै सिकाउनुभयो अहिले अब हामीले हामीले पनि अब हाम्रो छोराबुहारी छोरीहरूलाई पनि त्यस्तै सिकाउने चलनै छ उहिलेदेखिको त्यस्तै जानेको छ त्यस्तै गर्ने गरेको छ उहिलेदेखिको नियमै त्यही हो अब सेलरोटी भनेपछि चाहिँ एकदम ठुलो अब राम्रो भन्छन् महान मान्छन् सेलरोटीलाई सबैले